पहिला पहिला हामी मसिनो हुँदा दार्जिलिङमा कमानको छेउ छाउ बसेको त्यहाँ बसेर स्कुल पढ्दा त्यहाँ साथी भाइ अलग अन्त ठन्डा महिनामा झिक्रा बोक्दा त्यो झिक्राको दाउरा ल्याएर ताप्नु त्यो झिक्रा बोकेर आउनु अहिले पनि समझना आँउछ त्यो दिनहरू फर्केर आउने हो कि जस्तो लाग्छ र बेला बेलामा जाँदा हामी फेरि त्यो ठाँउमा घुम्नु जान्छौँ साह्रै मजा लाग्छ